अब हिजो अस्ति हामी साथीभाइहरूसँग है डिक्चु काम गर्न गाको थियौँ दाजुहरू पनि थियो अन्त हामी एकदम बिचमा चाहिँ अब साथीसँग चाहिँ अब यसरी मिल्ने साथी थियो मेरो यति साह्रो मिल्ने थियो अब उसले अब मेरो हात काट्यो भने पनि उसले एउटा लुगा काटेर पनि बाँध्ने मान्छे थियो तर अब उसको रिस चाहिँ अब मलाई थाहा थिएन कस्तो थियो भनेर थाहा थिएन उसलाई मैले जोक गरेर मैले हँसा जोक गरेर हँसाएको मैले चाहिँ उ बिच्क्यो बिच्किनु त बिच्कियो मैले उसलाई भनेँ तिमीलाई त मैले दिल्लगी गरेको त मैले भनेँ दिल्लगी देख्यो त्यस्तो हुन्छ नि अब तिमीले नि मलाई दिल्लगी गर मैले पनि तिमीसँग रिसिनु भएन र पनि अब साथी साथीमा त्यस्तो हुनु भएन अब रिसिनु त भएन र अब तिमीले पनि काम त खास ढङ्गले त कहाँ गर्छौ त हौ ढङ्गले गर्दैनौ एउटा काम गऱ्यो गरेपछि त्यो लाइनमा काम गर्नुपऱ्यो अनि तिमीले त्यहाँ नि गर्छौ उता पनि गर्छौ उता नि गर्छौ त्यो कहाँ भयो त त्यो भएन आफ्नो लेनमा काम गर न तिमीले त आफूले नि गऱ्यो भने पो तिम् तिमीलाई नि अरूले मनपराउँछ अब म पो तिमीलाई माया गर्छु त तर यहाँदेखि चाहिँ अब तिमीलाई म अब कटअप हुने रहेछ अब म तिमीलाई मनै पराउदिनँ म अब दुश्मन भयो तिमीसँग र दुश्मन भयो र साथ साथीभाइहरूले मलाई भेट्यो मलाई भन्यो कस्तो साथी पनि अब तिमीले यसो गरेको भन्यो मलाई अन्त मलाई चाहिँ मैले चाहिँ यसो भनेँ अब मलाई मनपरेन भने मनपरेन मनपरेन हो त्योसँग म् बोल्दिनँ पनि केही गर्दिनँ म मलाई रिस उठ्यो हुनु त मैले त्यसलाई दिल्लगी गरेको थिएँ त्यसला चाहिँ अब त्यो खालको सोचेछ त्यसले अब त्यसले पनि मलाई भनेको भए म त्योसँग हाँसी हाँसी भए पनि म मिल्थेँ त्योसँग तर त्यो चाहिँ अब यति साह्रो भएको छ त्यहाँदेखि मलाई उसले मुख पनि छोड्यो दुश्मन मेरो दुश्मन चाहिँ अब भयो भयो